म एकदिन है मेरो साथीको घर गएको थिएँ मेरो साथीले चाहिँ सानो गार्डन बनाएर ढकमक्कै फुलहरू फुलाइरहेको रहेछ है त्यो उसले फुलाएको फुलहरू देखेर मलाई पनि पुरा फुल रोप्ने इच्छा जाग्यो है मैले पनि साथीकोबाट फुल ल्याएर सानो बडे गार्डन बनाएर अहिले मैले पनि त्यो फुलहरूलाई स्याहारेर है ढकमक्क फुल फुलाइ रहेको छु मेरो पनि अहिले साथीको जस्तै फुल फुलिरहेको छ त्यो देखेर मलाई एकदम खुसी लाग्छ